सरकारले आज दिएको कामहरू चाहिँ यस्ता छन् जसमा कि आज सरकारले आज सय दिने रोजगारहरू आज गाउँ घरमा दिइरहेका छन् उनीहरूलाई गाउँ गाउँ गाउँ घरको मानिसहरूलाई आज काम गर्न बाहिर गएर बाध्य बनेको छैन यहीँ गाउँमा नै उनीहरूले आफ्नो पेट पाल्नका लागि जब कार्ड बनाएर दिनको दुई सय गरेर उनीहरूलाई वर्षमा एकपल्ट उनीहरूलाई यो सय दिने काम पनि दिइरहेछन् सरकारले अरू पनि अलिक घरहरू बनाइ पनि दिरएको छन् गरिब दुखीहरूको लागि उनीहरूलाई अठ्ठाइस बाइ अठारको आजको दिनमा नौवटा पोस्टमा एउटा लगाइदिने आज घर बनाइदिने उनीहरूले चार साढे चार लाखको दिएको छन् र पनि त्यसमा कतिजनाले चाहिँ अलिक नपुगेर उन् आफ्नै पैसा पनि थपेर उनीहरूले आफ्नो आफ्नो घरहरू पनि बनाइरहेका छन् यसरी नै सरकारले दिने सुविधाहरू त अहिले धेरै दिइरहेका छन्